अहिले फिलहाल हाम्रो बाख्राकोटबाट यो चुइखिम बरबोट पेम्लिङहरू भएर कालेबुङ भएर सिक्किम जाने बाटो ठुलो राजमार्ग बनिँदैछ सात सौ सत्र सात सौ सत्र राजमार्ग हुनसक्छ र त्यो बाटो बनिने समय एउटा बाइकमा गएको थिएँ र बाटो बनाउँदै गरेको बाटो यसो बरबोटसम्म जानुपऱ्यो भनेर तर बाटो त अब जेसिपीहरूले खनेर पुरानो रोडहरू भत्काएर लथालिङ्गै बनाएको रहेछ र दुईचक्के बाइक लिएर अब दुईचक्के लिएर गएको बरबोट पुग्नुपर्ने कसैलाई भेट्नुको लागि यसो त्यहाँको दृश्य पनि राम्रो छ हेर्नु पनि आफ्नो कोही साथीभाइलाई भेट्नुको लागि निस्केको तर बाटोको दुर्दशा देखेर त साह्रै अप्ठ्यारो त्यस्तो अप्ठ्यारोमा पनि अब निस्की त हालेँ भनेर मसँग एकजना साथी पनि थिए साथी पनि बाइकै चलाउ बाइक चलाउनु सक्ने मैले सकिनँ भने साथीलाई दिन्छु भनेर र बहुत जानु त गइहालेँ तर बाटो यति बिघ्न खराब बडा मुस्किलले धुलैधुलो बरबोट पुग्दा पुग्दा त मेरो केश त तार जस्तो म सेतै भइसकेको थिएँ धुलो त्यस्तै बाटो खराब बडा मुस्किलले पुगेँ र त्यस्तो गरेर पुगेर पनि साथीभाइहरूलाई भेटेर अप्ठ्यारो बाटो थियो भनेर त्यहाँबाट पनि साथीले खानासाना खाएर जानु भन्दैथ्यो तर मैले मानिनँ एज् बाटो खराब छ समय छैन अहिले भनेर म आएँ आउनु चाहिँ आएँ तर बडा मुस्किलले पुगेँ बडा मुस्किलले आएँ